हुन्छ हाम्रो विद्यालयमा धेरै एक्सट्रा करिकुलमहरू पनि हुन्छ जस्तै कि स्पोर्ट्स भयो गेम्सहरू क्विज कन्टेस्ट भयो डान्सिङ कम्पिटिसनहरू सिङ्गिग कम्पिटिसन भइरहेको छ हुन्छ हुँदैछ पनि एन्युल स्पोर्ट्स डे एन्युल फङ्सनहरू मैले पनि भाग लिएको छ त्यसमा भाग लिन्थ्यो अब अहिले त अब उयो भयो लिन्थ्यो पहिला जस्तै कि सिङ्गिगमा पनि प्राइज पाएको छ डान्सिङमा भयो अनि क्विजमा पनि क्विज कन्टेस्ट पनि मा डिस्ट्रिक्टमा भाग लिएको थियो त्यसमा पनि रनर अप भएको थियो अनि स्पोर्ट्समा पनि हामी स्कुल टिमबाट खेल्थ्यो भली बल भयो फुटबलहरू खेल्थ्यो त्यसमा पनि अब कोही बेला त जित्थ्यो अब कोही बेला हार्थ्यो रनरहरू पनि हुन्थ्यो कोही बेला फर्स्ट म्याचमा पनि हारिन्थ्यो धेरै हुन्छ धेरै कुरोहरू धेरै एक्सट्रा करिकुलमहरू हुन्छ स्कुलमा विद्यालयमा अहिले पनि धेरैमा भइरहेको छ